ए बडी हलो ए बडी बोल्नुभएको हो ए बडी म तलको ज्वाइँ बोल्दै थिएँ हौ हाम्रो त्यही त एउटा त्यो हामी एनजिओ चलाउँछौँ कि एनजिओ भनेको चाहिँ त्यो हो अब तपाईँहरूलाई के कस्तो दुःख छ गाउँघरमा भन्ने हेरविचारहरू गरेर सरकारलाई रिपोर्ट बुझाउने अनि त्यहाँबाट के कस्तो सुविधाहरू पाउँछ भन्ने कुराहरू ल्याएर तपाईँहरूलाई दिने काम गर्छ र तपाईँहरूलाई के के असुविधा छ बडी ए बडी कति वर्ष पुग्नुभयो ए बडीको एउटा त्यो पेन्सन पाउँछ नि पञ्चायतबाट त्यो पेन्सन पाउँदैन ए पेन्सन बडा र बडी दुईजनाकै आउँछ ए हुन्छ बडी त्यही कुराहरू खोजेर उस गर्नुपर्थ्यो अब गोभर्न्मेन्टले तपाईँहरूको पेन्सन पनि बढाइदिन्छु भनेको छ नि ए ऐअहिले चाहिँ कति पाउँछ तपाईँहरूको ए हुन्छ बडी त्यसकै लागि चाहिँ हामीले यो एनजिओ गठन गरेको अब हामी यसरी तपाईँहरूको पञ्चायतबाट के के सुविधाहरू आउँछ आउँदैन त्यो सबै खोजिनिति ऊ गर्नुको लागि हामीले यो बनाएको छौँ कि हुन्छ हामी सरकारमा यो कुराहरू राखिदिन्छौँ नि तपाईँहरूको कुराहरू ल हुन्छ बडी हुन्छ राखेँ अहिले